हेलो शेखर भाइ कहाँ पुग्यौ तिमी अल्बर्ट भिल्ला हन यहाँ एघार माइल भनेको तिमी त्यहाँ पुग्यौ हैट मलाई ढिलो भयो नि हौ मेरो दस बजी त पुग्नैपर्छ त्यहाँनिर इम्पोर्टेन्ट मिटिङ छ ल अब तिम्रो गाडी चाहिँ रद्द गर ट्याक्सी म चाहिँ अर्को लिएर जान्छु है भाइ नरिसाउने है मलाई ढिलो भयो एकदमै ढिलो भयो सरी ल म गएँ